अब संसार त परिवर्तन भएको चाहिँ देखिरहेको छौँ हामीले होइन किनभने अब संसार चाहिँ र्यापिडली चेन्ज हुँदै जाँदैछ होइन अब पहिलाको मान्छेहरूले अब हामीले जस्तो यस्तो न्युजहरू सुन्नु पाउँथेन होला अहिले कताको घटना कता सुन्नु पाउँथेन होला होइन तर अहिले चाहिँ हामी सबै सुन्नु पाउँदैछौँ र देख्दैछौँ पनि होइन अहिले कुन्नि कुन चाहिँ जग्गामा क्रिश्चियनहरूलाई पुरा मार्दैछ होइन अन्त चाहिँ त्यस्तो हुँदैछ अन्त अब पहिला पहिलाकोहरूलाई चाहिँ अब त्यहाँको घटना त्यहाँ सुन्नु पाउँथेन अहिले चाहिँ अब कताको घतना यता सुन्न पाउँछ होइन अब हाम्रो चाहिँ अहिले फोन टू फोन टिभी टू टिभी अब हामी देख्नु सक्छ जानकारी गर्नु सक्छ होइन अनि अहिले चाहिँ संसार चाहिँ धेरै अब र्यापिडली चेन्ज हुँदै जाँदैछ